कालिम्पोङको हिस्ट्री त मलाई थाहा छैन नि किनभने अब स्कुलमा पनि पढाएको छैन अन्त अरूले भनेको पनि सुनेको छुइनँ अन्त त्यसले गर्दा केही थाहा छैन अब कालिम्पोङ कस्तो थियो पहिला र त्यो केही थाहा छैन नि मलाई त किनभने स्कुलमाम पढाएको छैन अरूले पनि भनेको सुनेको छुइनँ मैले त